मैले एउटा पाउजु मँगाएको थिएँ तर दुई तिन दिन लगाएपछि नै त्यसको रङ्ग कालो भयो र मलाई यो पाउजु मन परेको छैन